भारतले थुप्रै प्रकारको धेरै प्रकारको चुनौतीहरू सामना गर्नु परेको छ जस्तै पहिला पहिला हामी देख्न पाउँथ्यौँ एउटै घरमा धेरै सन्तान बाह्र तेह्रजना एउटै घरमा जन्मिने गर्थे बिस्तारै बिस्तारै त्यसलाई बिस्तारै बिस्तारै त्यसलाई कन्ट्रोल गर्दै अहिले चार पाँचजना एउटा घरमा देख्ने गर्थ्यौँ भने अहिले बिस्तारै बिस्तारै सरकारले पनि धेरै सन्तान जन्माउनु हुँदैन भनेर किनभने धेरै सन्तान भयो भने राम्रोसँगले शिक्षा प्रदान गर्नु सकिँदैन गरिबीको गरिबी बढ्छ त्यस कारणले गर्दा सरकारले पनि एकदमै कम्ती सन्तान एउटा वा दुइवटा मात्रै जन्माउनु पर्छ भनेको कारणले गर्दा अहिले हामीले सबै प्रायः एउटा वा दुइवटा सन्तान मात्रै देख्न पाउँछौँ एक्काइसौँ शताब्दीमा आएर अनि भारतले सामना गर्नु पर्ने थुप्रै प्रकारको चुनौतीहरू छन् जस्तै अरू देश जस्तो हाम्रो भारत विकास हुनु सकिरहेको छैन अनि यहाँ मान्छे बेकारी भएर नोकरी नपाएको कारणले सबै मानिस बाहिर गएर आफ्नो कमाइ गरेर आफ्नो परिवारलाई पाल्ने जीविका चलाइरहेका छन्